म चाहिँ संसारको कुनै पनि एउटा ठाउँ यात्रा गर्न पाएँ भने चाहिँ म चाहिँ फर्स्ट चाहिँ भारतको काशी सहर बनारस है जसलाई वाराणसी भनेर पनि चिन्छ त्यहाँ जान चाहन्छु त्यो चाहिँ भारतको एकदमै पुरानो सहर र त्यहाँ चाहिँ भारतको धेरै संस्कार संस्कृतिहरू जोडिएको छ है त्यो गङ्गा गङ्गाको तटमा बसेको जुन बनारस सहर काशी सहर छ त्यो एकदमै एउटा पुरानो सहर त्यो भएर मैले त्यहाँनिर एकदम जाने एकदम इच्छा छ र त्यहाँनिर नेपालको रणबहादुर शाहाले आफ्नो पत्नीको नाममा जुन मन्दिर बनाएको छ अरे त्यसलाई पनि हेर्ने त्यहाँ दर्शन गर्ने इच्छा छ र त्यहाँ ठुलो एउटा विश्वविद्यालय छ बनारस हिन्दू विश्वविद्यालय त्यसलाई काशी हिन्दू विश्वविद्यालय पनि भनिन्छ है त्यो पनि एउटा भारतको पुरानो एउटा पहिला ब्रिटिसकाल हुँदा नै बनाएको त्यो उयस हो विश्वविद्यालय त्यसमा पनि गएर त्यसलाई त्यहाँनिर गएर हेर्ने इच्छा छ त्यहाँनिर नेपाली विभाग पनि चल्छ है त्यहाँनिर नेपाली भाषामा पनि त्यहाँनिर अध्ययन भएको छ त्यहाँनिर भाषा संस्कृतिको पनि त्यहाँ पढाइ भइरहेको छ थुप्रैजना दाजुदिदीहरूले त्यहाँबाट पिएचडी गर्नुहुँदैछ एमए गर्नुहुँदैछ नेपाली भाषामा है त्यो भएर एकदम त्यस्तो भारतको एउटा एकदम प्रसिद्ध विश्वविद्यालयमा अब नेपाली भाषाको त्यसरी अध्ययन हुँदा है त्यहाँ एकदमै गएर त्यहाँनिर बुझ्नु इच्छा छ र त्यहाँको धेरै ठाउँ जहाँनिर सारनाथ होइन त्यहाँ अशोका धम्म सब त्यो बनारसकै वरिपरि पर्छ अरे र त्यही भएर मलाई त्यो सहर जाने एउटा इच्छा र बनारसको पान त एकदम फेमस भन्छ बनारसको पान चाख्ने इच्छा र त्यहाँनिर गङ्गामा आरती एकदमै राम्रो तरिकाले गङ्गालाई आरती उतार्छ अरे त्यो गङ्गा नदीको दर्शन गर्नु र बनारस सहरको भ्रमण गर्नु चाहिँ मेरो एकदमै इच्छा हो र कुनै पनि ठाउँ जान पाएँ भने म काशी जान्छु